गुड मर्निङ म चाहिँ केल्भिन बोलेको कि म चाहिँ एउटा स्टुडेन्ट हो होइन म चाहिँ रिसर्च गरिरहेको छु होइन अब यो फार्मिङ हजुर खेतीपातीको विषयमा र म चाहिँ कालिम्पोङ लाइक कालिम्पोङ बेस्ड होइन कुन चाहिँ लाइक कल्टिभेसनमा चाहिँ अब लाइक प्रफिटेबल छ हजुर हजुर हजुर

हजुर हजुर र फार्म भयो होइन फार्मको बाहेक अरू यस्तो कुन चाहिँ छ क्रप्सहरू जुन चाहिँ चाहिँ मेजर छ

हुन्छ थ्याङ्क यू सर